जलपाइगुडी जियल जिल्लामा चाहिँ अब स्वास्थ्य अब सेवाहरू चाहिँ छन् धेरै छ होइन गभर्मेन्ट हस्पिटल पनि छ प्राइभेट हस्पिटल पनि छ नर्सिङ होम अनि मेडिकल मसिनो मसिनो फार्मेसीहरू भयो ल्याबहरू अब थुप्रै छ तर अब गभर्मेन्ट हस्पिटल चाहिँ अब ठुलै छ त्यसमा चाहिँ अब स ठुलो मन्छेहरूको त प्रायः जस्तो नै अब ट्रिट्मेन्टहरू हुन्छ राम्रैसँगले होइन कति चाहिँ कतिवटा अब ठुल्ठुलो उयोहरू चाहिँ अब त्यहाँनेर अब नभएको कराणले गर्दा चाहिँ बाहिर लानु पर्छ प्लस नानीहरूको चाहिँ अब कतिवटा समस्याहरू हुँदाखेरि चाहिँ अब त्यहाँनेर चाहिँ छैन अलिकति अनि नानीहरूको लागि चाहिँ अब सिलगडी नै लानु पर्छ अनि प्लस प्राइभेटहरू देखाउनु पऱ्यो भने प्राइभेट डाक्टरहरू पाइन्छ हो प्राइभेट डाक्टरहरू पाइन्छ अनि प्राइभेटमा पनि अब ठिकैको छ अब उनीहरूले उयोहरू गर्ने फिहरू अलिक ठिकैकै अब त्यति साह्रो त उयो छैन अनि उनीहरूले पनि राम्रो चेकअपहरू गर्छ दबाईहरू पनि दबाईहरू दोकानहरू पनि त्यहाँनेर अब राम्रै छ मालबजारहरूतिर ओद्लाबाडीहरूतिर होइन अनि त्यस्तै हो अब अब कतिवटा ठुल्ठुलो अब समस्याहरू पऱ्यो भने चाहिँ अब यहाँ मालबजारतिर सकिँदैन त्यसको लागि चाहिँ बहिरहरू लानु पर्छ होइन बाहिर प्लस अब डाक्टरहरू कतिवटा अब ठुल्ठुलो उयसको लागि चाहिँ अब यहाँनेर कति चाहिँ छैन त्यसको लागि चाहिँ बाहिरकै अब सिलगडीतिर लगेर गएर चाहिँ देखाउनु पर्छ त्यही हो समस्याहरू